बिरुवा उमार्नुलाई म चाहिँ कुन माटो प्रयोग गर्छु भन्दाखेरि चाहिँ अलिकति भुरभरे टाइपको मतलब लिसाइलो चाहिँ होइन लिसाइलो माटोमा चाहिँ अब पानी जमिन्छ त्यसले गर्दाखेरि चाहिँ फुलको जरा कुहिन्छ र लिसाइलो माटो चाहिँ हुँदैन र अलिकति फुक्को टाइपको भुरभुरे टाइपको जसमा चाहिँ अलिअलि बलुवा पनि अब मिसिएको होस् अथवा लिसाइलो माटो छ भने त्यसमा अलिकति बलुवा पनि मिसाउँछु र मलको लागि चाहिँ म यहाँनिर अब हाम्रो वरिपरि पहिला जस्तो अब गाईहरू पालेर गाईको मलहरू त्यस्तो प्रशस्तै पाइँदैन त्यसले गर्दाखेरि चाहिँ म चाहिँ एउटा ठुलो खाडल खन्ने पनि एउटा ठाउँ छैन र एउटा ठुलो कार्टुनहरूतिर अथवा थर्मकलको कार्टुनहरूतिर चाहिँ मुनिबाट अलिकति माटो हाल्छु त्यहाँदेखि त्यो माथि चाहिँ हामीले अब सँधै खानाहरू पकाउँदाखेरि काटकुट गरेर निक्लेको सब्जीको छिल्का मिल्काहरू लगाउँछु त्यहाँदेखि त्यसको भरी भएपछि त्यसको माथिबाट फेरि अलिकति माटो लगाउँछु र त्यसलाई चाहिँ कमसेकम छ महिनाहरू चाहिँ त्यसलाई त्यतिकै कुहिनु दिन्छु र त्यो कुहिइसके पछि चाहिँ त्यो सबै माटै हुन्छ एकदमै फुरफुरफुर परेको माटो हुन्छ र त्यसमै चाहिँ म फुल रोप्छु त्यो चाहिँ एकदमै हल्का हुन्छ त्यसमा चाहिँ अब पानी पनि अढिदैन र फुल पनि अब मजाले सप्रिराखेको छ अहिलेसम्म चाहिँ